नुत नृत्यमा नृत्यमा सबैलाई यस्तो गर्नु मतलब जस्तो कि अहिले उयो के रे दसेराको अहिले आज के चल्दैछ त्यो त्यस्तोमा सबै जाति प्रजाति हामीहरूको अहिले जस्तो कि यो नेपालीमा नि कति जाति छ कति समुदायको कति उत्यो छ त्यसमा चाहिँ मतलब आफ्नो आफ्नो मतलब युनिफर्म आफ्नो आफ्नो वेशभुषा लगाएर कति तरहको हाम्रो नेपालीमा नि कति तरहको छ त्यतिखेर चाल पाइन्छ सबै एकता सबमै नहोलान् एकता हामीहरू एक हौँ जस्तो पो लाग्छ कि सबै आफ्नो घरको कामसाम छोडेर त्यो टाइममा चाहिँ जस्तो कि अन्त एकै टाइम टाइममा हुन्छ तरह तरहको वेशभूषा देखिनु पाइन्छ कि हाम्रो जातमा कस्तो कस्तो जस्तो कि गुरुङको के भूषा छ जस्तो कि राईको के छ मगरको के छ कति कति जनजाति छ केटा केटीहरूले नि चाल पाउँछ कि हाम्रो यो सब चाहिँ हुनु जरुरी जस्तो लाग्यो मलाई यसमा बहुतै मतलब राम्रो पनि लाग्यो एकदम